टेक्नोलोजी चाहिँ अब केटाकेटीहरूलाई है नानीहरूलाई अहिले थुप्रै प्रकारको हार्महरू अब पुर्याएको छ है हामी हुँदा अब हाम्रो हाम्रो समयमा त अब त्यस्तो थिएन अहिले त उठ्नेबित्तिकै अब त्यही मोबाइल सोबाइल के के हामी हामी हुँदा त अब त्यही खेलकुदहरू हुन्थ्यो है अहिलेको त केटाकेटी र अब हाम्रो हाम्रो ट्रनमा अब धेरै डिफ्रेन्ट छ टेक्नोलजी हुँदा र नहुँदा है टेक्नोलजी अब अहिले केटाकेटीहरू अब त्यसले गर्दा बहुत पुरै अब आफ्नो जिउहरू है जिउहरूतिर त्यसको त्यसको बाट आएको त्यो फोनबाट आएको रेडिएसनहरू उयोहरू त्यसले पुरा हार्मफुल केटाकेटीहरूलाई अब पुरा उयो बनाएको छ त्यही अब एक त पढ्नु मान्दैन केटाकेटीहरू है एकदम त्यही फोन फोनै खेलाइबस्यो गेम्सहरू खेल्यो अनेक किसिम के के गऱ्यो भिडियोहरू हेऱ्यो त्यहीदेखि कसैले चाहिँ अब यति साह्रो अब उयो भइसकेको छ एक प्रकारले अब राम्रो पनि हो यो उस अब राम्रो युज गऱ्यो भने तर अब केटाकेटीहरूलाई चाहिँ त्यही टेक्नोलोजीमा अलिक दोरी बेसी पनि होइन अब ठिकै अब दिनुपर्छ अब त्यो चाहिने चिज हो चाहिने चिज उनीहरूलाई पनि चाहिन्छ दिनुपर्छ कि चाहिँ अब मेरो विचारमा चाहिँ अब त्यो केटाकेटीहरूलाई त्यसमा के पाराले भन्दा अब यसो प्यारेन्ट्सहरूले अब गेम्सहरूतिर खेलकुदतिर अब अलिक मोटिभेट गर्नु पऱ्यो अलिक सहयोग गर्नु पऱ्यो केटाकेटीहरूलाई खेलकुदको लागि के के चाहिन्छ त्यो फोन फोन दिनुपर्छ टाइममा दिनु